हातले बनेको कपडाहरू चाहिँ बजारमा पाइने रेडिमेड कपडा भन्दा धेरै नै राम्रो पनि हुन्छ यसमा सिलाइहरूको पनि धेरै नै राम्रो सिलाएको हुन्छ बजारमा पाएको लुगाहरू चाहिँ अलिक छिट्टै फाट्टिने छिट्टै छिट्टै तन्किने त्यस्तो खालके हुन्छ तर हामीले घरमा बनाएको कपडाहरू चाहिँ हामी किनेर त्यो कपडा लिएर सिलाउने गर्छौँ र त्यसलाई जस्तो मन परेको त्यस्तो सिलाउनु पनि सक्छौँ तर त्यो चिजहरू बजारमा पाइन्दैन पनि जस्तै हामीले सानो सानो ना नानीहरूको ड्रेसहरू त्यो बजारमा पाइन्दैन यतिको किन्दाखेरि पाइन्दैन त्यो हामीले घरमा नै सिलाउनु पर्छ र त्यस्तै क्या छोरी मान्छेलाई चाहिने कुर्ताहरू छोरा मान्छेलाई चाहिने सर्ट प्यान्टहरू पनि हामी घरमा नै नाप गरेर नै बनाएको राम्रो हुन्छ किन भन्दाखेरि बजारमा चाहिँ आफूले सोचेको जस्तो चाहेको जस्तो हर सामान पाइन्दैन र बजारमा पाएको कपडाहरूमा पनि घेरै फरक हुन्छ त्यो कपडाहरू सस्तोमा पाएको कपडाहरूमा छिट्टै नै फाटि हाल्ने च्यात्ति हाल्ने खालको हुन्छ र डबल सिलाइ नगरि हामी लगाउनु पनि सक्दैनौँ त्यसैले गर्दा आजसम्म पनि हामी टेलरकोमा गएर त्यो कपडाहरू बनाउने गर्छौँ जस्तो हामीलाई मन परेको छ जस्तो जस्तो हामीलाई मन पराउ मन पर्छ जिउलाई एकदमै राम्रो देखिने जिउमा साइज नापे पनि हुने बजारमा किनेको कपडाहरू कतिपय लामो हुन्छ छोटो हुन्छ त्यही कपडा लिएर हामी यहाँनिर गाउमा टेलरकोमा गएर हामी त्यसलाई घटाउने बढाउने काम पनि गर्छौँ कहिले कहीँ बजारमा किनेको कपडाहरू सानो पनि भइहाल्छ कोहीकोही ठुलो पनि भइहाल्छ त्यसलाई चाहिँ हामी यहाँनिर घरमा लिएर घटाएर बडाएर लगाउदाखेरि एकदमै राम्रो पनि देखिन्छ